हेलो कोमल ए हामी दार्जिलिङ घुम्नु जाने प्लान थियो नि टोय ट्रेनमा जाने प्लान थियो नि के भएको छ जाने कुरा भयो कि क्यान्सल भयो ए घुम्नु पर्यो भने त अब टोय ट्रेनमा कसरी जानु पर्ने के गर्नु पर्ने सल्लाहरू त गर्नु पर्छ ए ए ए

ए त्यसो भए मैले त यहाँ साथीलाई सोधेको थिएँ कि टोय ट्रेनको बारेमा मैले चिन्ने साथीलाई

चिन्ने साथीलाई सोद्धाखेरि चाहिँ उसले जङ्सनबाट नै पहिल्यै अब टिकट बुक गरेर चढेर जाँदा चाहिँ सिलगडी जङ्सनबाट जाँदा सजिलो पर्छ टिकट पाउनु पनि भन्ने कुराहरू गर्दै थियो ए टिकट त अब उसले त निकै दिन अगाडिको उयोले टोय ट्रेनमा यात्रा गरेको रहेछ त्यति बेला चाहिँ उसको छ सय रुपियाँ रुपियाँ रहेछ त्यहाँसम्म पुग्नु पर्ने न अहिले न घट्यो कि बढ्यो एक पल्ट फेरि जङ्सनमा गएर एक पल्ट सोध्नु पर्छ होला भाडाको बारेमा चाहिँ तर सिलगडीबाट चड्यो भने चाहिँ हामीलाई सजिलो पर्ने रहेछ दार्जिलिङ घुम्नु जानु टोय ट्रेनमा

फेरि टोय ट्रेन भन न्

ठाँउ ठाँउमा रोक्छ कति

ए त्यसो भए हामी जाडो महिनातिर जाऊँ न अक्टोबर नोभेम्बरतिर त्यति बेला त दिन पनि अब रमाइलो पनि अलिक ठण्डा ठण्डा पनि हुन्छ दार्जिलिङ घुम्नु पनि राम्रो हुन्छ नि हुन्छ त्यसो भए उयो गरौँ न त आउने महिनातिर वा यो महिनाको लास्ट लास्टतिर गरौँ न जाने यो है ल हुन्छ ल म सोधेर भन्छु नि ल के कसो लाग्छ